मैले धेरै नै अगाडि है एउटा अनलाइन सामान है मगाएको थिएँ है सामान भन्नाले है रनिङ सुज है त्यो चाहिँ एकदमै राम्रो थियो है फर्स्ट टाइम मैले मगाएको थिएँ अनि मलाई चाहिँ त्यो एकदमै मन पर्यो है एकदमै सजिलो है हिँड्दाखेरि एकदमै सजिलो एकदमै कम्फर्टेबल लाग्यो है त्यो चाहिँ त्यो प्रडक्ट चाहिँ मैले कहाँबाट मगाएको थिएँ भन्दाखेरि चाहिँ नाइका है नाइकाबाट है अनि सुजको नाम चाहिँ सुज चाहिँ कुन चाहिँ थियो भन्दाखेरि चाहिँ पुमा है पुमाको थियो र अहिलेसम्म पनि लगाउँदै छु मैले है त्यो जुत्ता चलि नै रहेको छ र एकदमै नै राम्रो लाग्यो है एकदम टिकाउ है एकदम खप्ने है लास्टिङ लास्टिङ रहेछ एकदमै अनि कम्फर्टेबल पनि रहेछ र यो यो जुन चाहिँ मैले फर्स्ट टाइम मगाएको थिएँ है प्रडक्ट एकदमै नै राम्रो लाग्यो र यी प्रडक्ट चाहिँ मलाई धेरै नै मन परेको छ है